यो यातायात सुविधाले स्वास्थ्यमा धेरै नै प्रभाव असर पार्छ नि समयमा हामीले गाडी पाएनौँ भने धेरै असर हुन्छ अब जतिबेरै यसलाई गाडी समयमा पाएनौँ भने अब साह्रो हुन्छ धेरै मुस्किलहरू हुन्छ अन्त यहाँ त अब यो हाम्रो क्षेत्र वेस्ट बङ्गालमा चाहिँ अब धेरै गाउँहरू पर्छ होइन गाउँमा अब गाडीहरूको सुविधाहरू हुँदैन रोडहरूको बसहरू जाँदैन अब गाडीहरू रिजर्भ गर्दा पनि धेरै अब खर्चहरू लाग्छ होइन यो ता हाम्रो चाहिँ सुन्दरी बस्ती पऱ्यो त्यहाँ चाहिँ अब गाडीको धेरै समस्या छ होइन बाटो पनि राम्रो छैन बनाइदेऊ न भन्दा पनि बनाई दिँदैन धेरै अब मुस्किल छ होइन गाडी गाडी समयमा पाउँदैन कोही बिमार भयो भने त्यसलाई टाइममा लिएर जान पाउँदैन टाइममा नलिएर जाँदाखेरि त अब धेरै नै कसैको ज्यान जानसक्छ कसैलाई अब कसैको अब फ्यामिलीमा धेरै समस्याहरू हुन्छ होइन अन्त गाडी नपाउँदा गाडी रिजर्भ गर्दा पनि धेरै खर्चहरू लाग्छ फेरि बाटो पनि राम्रो छैन होइन अन्त यहाँ चाहिँ हाम्रो यो क्षेत्रभरिमा चाहिँ धेरै समस्याहरू छ यहाँदेखि जानुको लागि अब यहाँनिर हस्पिटल त छ यो जलपाइगुडी डिस्ट्रिकभरिमा तर धेरै टाढो छ अब यहाँदेखिको पहिला अब हाम्रो त गाउँमा गाउँबाट निस्किन त धेरै समय लाग्छ त्यहाँदेखिको जानु यस्तै अस्सी रुपियाँजस्तो लाग्छ अब जलपाइगुडी जानु होइन त्यहाँनिर एउटा हस्पिटल छ हाम्रो क्षेत्रभरिको ठुलो छ हस्पिटल तर त्यही त्यहाँ जानको लागि यस्तै चार पाँच घन्टा त लाग्छ अन्त त्यत्रो पाँच काट पाँच घन्टामा त अब धेरै नै धेरै कुछ हुनसक्छ होइन अब बिमारीले समयमा जाँच पाएन भने त उसको ज्यान पनि जानसक्छ अ ती मान्छेलाई अब धेरै बिमारी हुन्छ होइन कसैलाई ज्वरो आउने कसैलाई अब सास फेर्न साह्रो पर्ने हार्टको प्रब्लमहरू हुन्छ हार्टएटेकहरू आउँछ होइन उनीहरूले समयमा पाएनन् भने त धेरै नै गाह्रो हुन्छ तर हाम्रो क्षेत्रदेखिको चाहिँ अब पाँच छ किलोमिटर यसै लामो बाटो छ अन्त समयमा जान पाएन भने त धेरै नै गाह्रो हुन्छ